अँ ओए सुन् न ओए एउटा कुरो भन्नु थियो तँलाई हेर्न आम्माम त्यही हिजोअस्तिको ज्याकेट किनेको थियौँ नि हामीले अँ मिलेर हो तैँले पनि त्यस्तो त्यस्तै किनेको थिइस् नि हेर्न के हाउडे हुँदोरहेछ त्यो ज्याकेट त छ्याः आम्माम एकपल्ट धुँदै त्यो त अन्त कालोदेखि त सेतो होला होला हुँदैछ अन्त छ्याः बित्थाको हावामा किनेको जस्तो नि हो पैसाको वेस्ट त्यो दोकानेलाई नि त म साँच्चै भनेको लुट्यो नि हावा हावामा हामीलाई क्वालिटी पनि के हो के हो आम्माम रिलहरू उत्रिनु थालिसक्यो त्यो ज्याकेटको त अहिल्यै नि अन्त एक दुईपल्ट धुँदा नि अन्त त्यस्तो हुँदैछ भनेपछि चाहिँ अब कस्तो चाहिँ होला खराब क्वालिटी अनि तेरो चाहिँ कस्तो छ अनि त्यो ज्याकेट ए अँ तेरो पनि त्यस्तै भयो अँ नि साला लुटेछ नि त्यो दोकानेले हामीलाई त्यो बोरा जस्तो ज्याकेट बोरा बोरा राम्रो हुन्छ होला हो त्यो ज्याकेटभन्दा त बरू के गर्नु अब किनी त हालेको छु अब त्यो ज्याकेट अब होइन आम्माम के हो के हो अनि भुवाहरू उठेर भन्नु कि कलर उडेर भन्नु कि आम्माम सानो त्यो ज्याकेटले गर्दा सानो गाली खाएँ मैले घरबाट हावामा पैसा खेरो गरिस् भनेर हुनु पनि हो नि अन्त कस्तो चाहिँ होला हौ फ्याँकी पो दिन्छु अहिले रिस उठ्यो भने त